हेल्लो हेल्लो हँ हो के भन यसपाली हामी पिकनिक खानु चाहिँ उँधो जानुपर्छ होला हौ डुवर्सपट्टि जानुपर्छ होला हौ अब ठुलो बसतिर त कहाँ जाऔँ अब सक्दैन हामी हो सानो गाडी लगेर जाऔँ त्यही छ सातजना जाऔँ भ्यान लगेर जाऔँ हाम्रो ग्रुपको साथीहरू त्यही नौ दसजना छौँ त्यति जाऔँ न ल अरूलाई कसैलाई नि नभनौँ त्यो त भन्नुपर्छ नि ड्राइभरहरूको नम्बर छ हो ल भनेर सल्लाह गर्छु नि कति भाडा लिन्छ गजलडुब्बा जानुपर्छ हौ पिकनिक खान त्यहाँ राम्रो पिकनिक स्पटसहरू छ त्यहाँ डुल्नु घुम्नु अब त्यो पानीहरू योहरू हेर्नु राम्रो छ नि त त्यहाँ जाऔँ न ल अँ त्यही त सोध्नुपर्छ के म सोधेर भन्छु नि कति कति उठाउनुपर्छ हो दुई सय दुई सय जस्तो त पर्छ होला उठाउनु अनि त खानापिना चाहिँ वहाँ पकाउने नगरौँ घरबाटै आफू आफू बनाएर लैजाऊँ ड्राई जाऔँ न ल अब कति तारिकतिर मिलाऊँ न यही लास्टतिर हुन्छ कि कहिलेतिर हुन्छ ल अब फेरि बेसी पानीको सिजन भएपछि त हुँदैन जानु अलिक घाम लाग्दै जानुपर्छ पानी नआइकनै